सुन्नुहोस् न मैले पिज्जा अर्डर गरेको थिएँ मैले पेमेन्ट पनि गरेको थिएँ तर मेरो पेमेन्ट भएको देखाएको छैन वेबसाइट खोलेर हेर्दाखेरि र मेरो पैसा चाहिँ काटिएको छ कृ कृपया गरेर हेरिदिनु होस् न के भएको हो